मैले ठुलो समूहको लागि खाना बनाएको छु जस्तै अब घरमा बर्थदे पार्टी भइरहन्छ पूजाहरू पनि हुन्छ अन्त नातिको बर्थडेमा त अब आफ्नो इष्ट मित्रहरूलाई बोलाउँनै पर्छ होइन अन्त नातिको साथी भाइहरूलाई पनि बोलाउनु पर्छ नातीको साथी भाइ बोलाएपछि उसको प्यारेन्टसहरू पनि आउँछ त्यसैले गर्दा उहाँहरूको लागि चाहिँ मैले खाना बनाएँ अब चिकन करीहरू बनाएँ पुरी बनाएँ त्यसरी नै अब धेरै खानाहरू बनाएँ